यो एउटा मैले सिलगुढीबाट फ्यान ल्याएको थिएँ कि खत्तम रहेछ त्यो राम्रो चल्दैन पनि रहेछ फेरि हावा कम्ती दिँदो रहेछ फेरि दाउ दाउमा आफै पनि बन्द हुँदैछ अनि फेरि यो यसको अवगुण चाहिँ के रहेछ भने फ्यान रातभरि चलाएर बस्दाखेरि चाहिँ बिमार हुँदैछ हो ग्याट्रिकहरू भुँडीहरू दुख्ने बिमार हुँदैछ त्यो कारण